म चाहिँ खानाहरू खानाहरू पकाउँदा कति चोटि चाहिँ अब म अरूलाई अब अरूले मन पर्ने हिसाबले पकाउँछु अरूलाई जति होइन अब अरूले कुन चाहिँ उयेसमा खानु मन पराइरहेको छ म अरूको निम्ति अरूले अब यो उयेसमा पकाइदिनु यस्तो रेसिपी भनेर कतिले भन्छ अनि म त्यही हिसाबले उनीहरूलाई मन पर्ने हिसाबले अरूले मन पर्ने हिसाबले उनीहरूलाई ज जसरी खानु मन पर्छ म त्यो हिसाबले पकाइदिन्छु अनि कतिले चाहिँ तपाईँले पकाएको ना तपाईँले जुन हिसाबले पकाउँछ त्यही हिसाबले पकाउनु भन्छ कतिले चाहिँ अब उनीहरूले मन पर्ने डिमान्डहरू गर्छ यसरी बनाइदिनु उसरी बनाइदिनु म त्यही हिसाबले कोसिस गर्छु पकाउने अनि कोसिस गर्छु अनि त्यही हिसाबले म पकाएर उनीहरूलाई अरूलाई दिने गर्छु फ्यामेलीलाई अनि अर्को चाहिँ अन्त कत्तिचोटि चाहिँ म युट्युबहरूमा सिक्ने गर्छु त्यो पकाउने रेसिपीहरू युट्युबमा हेर्छु खोज्ने गर्छु कुन चाहिँ कसरी पकाउँछ अनि माछा माछा अनि त्यो सुँगुरहरू अनि कुखरा भयो कसरी पकाउँछ त्यो रेसिपीहरू हेर्ने गर्छु अरू जत्ति बनाउने कुराहरू म युट्युबबाट हेर्छु युट्युबबाट निकालेर म त्यसमा चाहिँ एक दुई घन्टाको अब टाइम राखेर अब खोज्ने गर्छु अनि कसैकोबाट पनि म सिक्ने गर्छु कसरी पकाउँदैछ अनि उनीहरूले कुन चाहिँ रेसिपी कसरी कुन तरिकाले पकाउँदैछ त्यो कुराहरू हेर्ने गर्छु अनि विशेष चाहिँ म युट्युबबाट हेर्छु अनि घेरै कति अब समय निकालेर भए पनि म सिक्ने गर्छु अनि त्यसबाट सिकेर चाहिँ म पकाउने गर्छु अनि परिवारमा त्यो कुराहरू पकाउने पनि गर्छु अनि अरूलाई दिने पनि गर्छु अनि त्यसरी चाहिँ म युट्युबबाट सिक्ने गर्छु